हामीले हाम्रो यहाँ गाउँमा घरहरूबाट अब हाम्रो पाहाडको हाम्रो पाहाडको ठाउँमा चाहिँ हाम्रो गाउँहरू घरहरू र हामीले त्यसमा हाम्रो त्यहाँनिर बेसी अल्गो अल्गो हामीले बिल्डिङहरू बनाउनु हुँदैन बनायो भने पनि हामी यता यता यता जग्गा जग्गा जग्गामा बनाउनु पर्छ र बेसी बिल्डिङहरू लामो लामो बनायो भने चाहिँ भुइचालो आउने भुइचालो आएर हो त्यो बिल्डिङहरू ढाल्ने डरहरू हुन्छ र हामीले त्यो ठुल ठुलो रुखको त्यहाँ छेउ तिर बनाउनु हुँदैन र त्यो चट्याङहरू आउँदा पानीहरू परेर त्यो रुख ढाल्दा हाम्रो त्यो घरमा नोकसान हुने डर हुन्छ र हामी बेसी त्यहाँनिर त्यो रोडको छेउमा घर बनाउनु हुँदैन त्यहाँनिर कोही बेला रोडको छेउमा बनायो भने एक्सिडेन्टहरू हुनुसक्छ र हामीलाई हामीलाई हामीलाई उयो हुन्छ हामीलाई चोटहरू पर्छ र बेसी रोडको छेउमा घरहरू बनायो भने र कोही बेला हामीले फेरि त्यहाँनिर हाम्रो माउन्टेनको भएर हामी हामी पाहाडकोहरू भएर त्यहाँनिर फ्लड हुन् फ्लड हुने चान्सहरू हुन्छ र फ्लडहरू हुँदा चाहिँ हामीले घर हेरर बनाउनु पर्छ हामीले डिलतिर घरहरू बनाउनु हुँदैन र डिलहरू तिर घरहरू बनायो भने चाहिँ हामी त्यो फ्लड आएर त्यो घरहरू डल्लै लान सक्छ र अब हामीले त्यहीहरू हेरेर चाहिँ विचार गरेर चाहिँ हामीले आफ्नो घर बनाउनु पर्छ सबै वरिपरि हेरेर घर रुखको छेउमा ठुलो रुखकको छेउमा नबनाएर रोडको बेसी छेउमा नबनाएर र जग्गा डिलतिर नबनाएर र ठुल ठुलो बिल्डिङहरू नबनाएर चाहिँ हामीले त्यसरी सबै कहाँ वरिपरि घरहरू बनाएर चाहिँ हेर्नुपर्छ अरूको घरहरूको छेउतिर बनाउनु पर्छ र बेसी जङ्गलहरूतिर पनि बनाउनु हुँदैन त्यहाँनिर जङ्गली जानवरहरू आएर त्यहाँनिर हामीलाई चोटहरू पर्ने डरहरू हुन्छ